हजुर ए हजुर हजुर ए हजुर म आउँछु नि

हजुर हजुर भन्नुहोस् न

हजुर हजुर ए हजुर म आउँछु नि हजुर ए हजुर मेरोमा त्यो झाडु खुकुरीहरू छ नि लिएर आउनु

हजुर ए अन्त सफाइ चाहिँ कता गर्नु पर्ने हो हजुर हजुर नौ बजीदेखिको है ए अन्त कतिजना आउनु पर्ने हो हुन्छ हुन्छ म लिएर आउँछु नि अन्त वरिपरिको मान्छेहरू आउँछ हजुर ए के भन्छ नाला मात्रै कि अरू केही सफा गर्नु पर्छ अरूहरू ग्राउन्डहरू त सफा गर्नु पर्दैन होला नि ग्राउन्डहरू त सफा गर्नु पर्दैन होला नि अँ हुन्छ नि ए हुन्छ म लिएर आउँछु ए हुन्छ हुन्छ म लिएर आउँछु हन्छ